प्राचीन समयमा यस्तो धेरै प्रथाहरू थियो जसमा भेदभाव भेदभावहरू गरिने प्रथा पनि थियो ना जात जातीय भेदभाव जसमा सानो जात लाई ठुलो जातले धेरै हेप्ने गर्थ्यो सानो जातले छोएको पानी ठुलो जातले नखाने घरभित्र पस्नु पनि नपाउने बाहिरबाट नै पानी खाएर भाँडाहरू पनि बाहिर राख्नुपर्ने यस्तो प्रथाहरू पनि थियो अनि सानो जातहरू र ठुलो जातमा बिहाबारीहरू पनि नचल्ने अनि अनि सानो सानो जातमा ठुलो जातको छोरी कोही बिहा भएर गयो भने अनि त्यो घरकोले छोरीलाई माया नै मारिदिने त्यस्तो खालको प्रथाहरू पनि थियो अनि त्यो पहिलाको समयमा म महिला शिक्षा पनि थिएन विशेष गरी महिलाहरूलाई चाहिँ शिक्षा नै दिन्थेन त्यति बेला आमाबाबाले पनि खालि आफ्नो छोराहरूलाई पढाउनुमा नै ज्यादा ध्यान दिन्थ्यो अनि छोरीहरूलाई चाहिँ स्कुलहरू नपठाएर घरको कामकाजमा नै ज्यादा लगाउने गर्थ्यो त्यस समयमा सानो सानो उमेरमै छोरीहरूको विवाह गरिदिन्थ्यो अनि त्यो छोरीहरूले उसको बुढा मर्यो भने ऊ पनि आफ्नो पतिसँगै लोग्नेसँग नै जलेर मर्नुपर्थ्यो त्यो त्यो प्रथालाई सती प्रथा भनेर भनिन्थ्यो सती प्रथा चाहिँ आफ्नो मृतक पतिको चितामा चाहिँ पत्नी पनि जिउँदै जल्नुपर्ने प्रथा थियो अनि सती प्रथालाई बादमा राजा राममोहन रायले आफ्नो कठिन परिश्रम गरेर बन्द गराएको यस्तो ग यस्तो कतिपय प्रथाहरूले मानिसहरूलाई केवल हानि नै पुर्याएको छ भन्ने मलाई लाग्छ